म बाइकमा अब लामो यात्रा गर्नुको लागि चाहिँ मेरो केही आवश्यक चिजहरू बोकेर हिँड्ने गर्छु जस्तै भयो टुथपेस्ट भयो ब्रस भयो काइँयोहरू भयो यसरी लगाउनेको निम्ति चाहिँ एक सेट दुई सेट लुगा बोक्ने गर्छु र स्लिपिङ ब्यागहरू पनि बोक्नु गर्छु सुत्नुको लागि